औ त्यो साडी अर्डर गरेको थिएँ नि एमाजोनबाट मेरो त खत्तम खत्तम खत्तम क्वालिटीको हुँदोरहेछ एमाजोनबाट साडी अर्डर गरेको त न त एमाजोनबाट अरू राम्रै आउँछ कि न त त्यो साडी मात्रै त्यस्तो आएको हो कि तर राम्रो लागेन मलाई चाहिँ अब तिमीले चाहिँ अर्डर गऱ्यौ कि गरेनौ तिमीले त अर्डर गर्छु भन्दै थियौ नि गऱ्यौ तिमीले गऱ्यौ कि गरेनौ म त अब्बुई म त तिमीलाई नगर भनौँ भनेर भनौँ अस्तिदेखि भनौँ भनौँ भनौँ भनेको थिएँ कि बिर्सेको बिर्सेको हुँदोरहेछु कि राम्रै आउँदैन रहेछ खत्तम हुँदोरहेछ त्यसको त्यो लेन्थहरू पनि एकदमै कम्ती कम्ती न कम्ती हुँदोरहेछ अलिक मोटो मान्छेलाई त बटार्दाखेरि पनि पुग्दैन रहेछ त्यो चाहिँ किनभने लेन्थै कम्ती हुँदोरहेछ नि त त्यसमा अन्त ब्लाउज पिस पनि हुँदैन रहेछ ब्लाउज पिस पनि हेरेको त ब्लाउज पिस छ भनेर देखाएको थियो त्यहाँनिर भरे ब्लाउज पिसै थिएन होइन साडी मात्रै टक्रक्क साडी मात्रै त्यो पनि कस्तो खत्तम मटेरियलको हुँदोरहेछ त्यो अनि कलर पनि जुन त्यहाँ कलर देखाएको थियो नि त्यो कलरै आउँदैन रहेछ अर्कै कलर आएको छ त्यसको त्यसको है त्यस्तै कलर त्यहाँ कि तर अब आउँदाखेरि चाहिँ अर्कै कलर घिनलाग्दो कलर देख्दोरहेछ त्यस्तो अब्बुई अनि फेरि लाएँ होइन र पनि अब अर्डर गरी त हालेँ भनेर आ होसै भनेर लाएँ कि लाएर एक दुईपल्ट लगाएर धोएर गर्दै त्यसको त कलर पनि झन् त्यही भएको कलर पनि कलर गएर त्यहाँदेखि घामले फेरि घामले फेडेड पनि हुँदोरहेछ फेरि धुँदा कलर पनि जाँदेरहेछ त्यस्तो हुँदोरहेछ खत्तम म त खत्तम हुँदोरहेछ म त तिमीलाई अस्तिदेखि भनौँ भनौँ तिमीले पनि अर्डर गर्छु अर्डर गर्छु भन्दै थियौँ नि क्या म त अर्डर नगर ल भनेर भनौँ भनौँ भन्दै थिएँ भन्दाभन्दै त्यतिकै भएछ अर्डर गरेको छैन भने नगर है अब्बुई खत्तम हुँदोरहेछ त्यो साडीको त मलाई मन परेन कलर पनि त्यस्तै हो मटेरियल पनि त्यस्तै खस्रो न खस्रो अब्बुई म त कटनको साडी जस्तै लागेर चाहिँ नरम सफ्ट हुन्छ होला भनेर अर्डर गरेको थिएँ भरे त खस्रो न खस्रो त्यहाँ देखाउँदा त अर्कै देखाउँदो रहेछ हो भरे अर्डरहरूमा त अर्कै आउँदो रहेछ खस्रो न खस्रो खत्तम क्वालिटीको आयो नि अब्बुई अर्डर नगर म त अब अर्डर गर्दिनँ अब त कहिले गर्दिनँ नगर है अब्बुई त्यस्तो साडीहरू त राम्रो हुँदैन रहेछ नगर ल औ